अहिले त भारतमा पनि विदेशको वेशभूषाहरू भित्रिएको छ हाम्रो पहिलाको ढाकाटोपी दौरा सुरुवाल साडी कोट प्यान्ट हराउँदै गएको छ सबै हराउँदै गएको छ सबैले त विदेशको लुगा लाउने गर्छ अहिले बाजेबोजूले चाहिँ लाउने गर्छ ढाकाटोपी दौरा सुरुवालहरू अन्त सबै अहिलेको युवाहरूले त सबै विदेशी खोज्छ विदेशी लाउँछ सबै टिभीमा जस्तो देखाउँछ सिरियलहरूमा जस्तो देखाउँछ त्यस्तै लाउँछ केटीहरूले पनि साडी लाउनु छोडेर मिनीस्कर्ट लाउने गरेको छ अन्त म तपाईँ मैले पनि पहिला ढाकाटोपीहरू नै लाउँथेँ अहिले त त्यो पनि हराउँदै गएको छ कता कता मात्रै देखिन्छ ढाकाटोपी दौरा सुरुवाल लगाएको अन्त म पनि यस्तै सामान्य दोकानबाट लुगा किन्छु कोट प्यान्ट किन्छु नभए जिन्स प्यान्ट सर्ट किन्छु त्यही लाउँछु अहिले त सबै हराउँदै गएको छ मान्छेले लाउनु पनि छोडेको छ सबै विदेशको लुगाहरू यता भित्रिएको छ मान्छेहरूले लाउँदैन पनि ढाकाटोपी बाजेबोजूले लाउने गर्छ